मानिसको जीवन लिएर आएपछि हामीले अनेकौँ चुनौतीहरूको सामना गर्नुपर्छ मैले पनि यस्तो चुनौतीहरू धेरै चुनौतीहरूको धेरै सामना गरेँ तर तीमध्ये म मेरो बाबाको मृत्युको विषयमा भन्न चाहन्छु त्यसमा म दसौँ श्रेणीमा थिएँ भन्नुपर्दा अलिक सानै थिएँ दिनाङ्क पच्चिस अक्टोबर उन्नाइस सौ निनानब्बे बार बार सोमबार परेको थियो त्यो दिन म बाबाको प्यारी छोरी थिएँ बाबा बित्नुभएको खबर चाहिँ स्कुलबाट आउँदै गर्दा स्कुलबाट फर्किँदै गर्दा एकजना आन्टीले मलाई बताउनुभयो यो खबर सुनेर म एकछन अवाक भएर उभिएको थिएँ आफ आफूलाई नागेर नलागेर घरतर्फ छिटो छिटो गएँ घरमा गाउँभरिका मान्छे आफन्तहरू सब आइसकेका थिएँ मेरो मन यति साह्रो फुलेर आयो म रुन को सिवय भयो केही पनि गर्न सकिनँ बिहान स्कुल जाँदा ठिकै भएका बाबालाई यसरी भुइँमा राखी खदाहरू बिचमा देख्दा मेरो हालत धेरै नै नराम्रो भयो त्यो दिनको म वर्णन गर्न पनि गर्नुसक्दिनँ आमाको हालत झन् मेरो भन्दा पनि खराब थियो मेरो बाबा घरका एक मात्र धन अर्जन गर्नुहुने व्यक्ति हुनुहुन्थ्यो हामीले बाबा बित्नु भएपछि धेरै मुस्किलको सामना गर्नुपर्यो भन्छन् नि समयको घाउ समयले बिर्सन्छ यो तितो सत्यलाई हामीले स्वीकार गर्यौँ र एक आर्काको सहारा बनेर यो मुस्किल समयलाई समयलाई हामीले पार गर्यौँ